हलो हलो हजुर म यहाँको एकदमै लोकल हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर हजुर तपाईँ घुम्नु चाहिँ कहाँदेखि अउनु हुँदैछ तपाईँको लोकेसन चाहिँ ए ए हजुर हजुर हजुर हजुर विथ फ्यामिली आउनुहुन्छ कि तपाईँ साथीहरूसँग ए हजुर हजुर हजुर तपाईँ फ्यामिलीसँग आउनुहुन्छ भने चाहिँ अब हाम्रो यहाँ दार्जिलिङभरिमा चाहिँ एकदमै फेमस चाहिँ मकैबारी टी एस्टेट छ तपाईँले सुन्नु पनि भएको होला त्यसको टी पनि खानुभएको होला हैन मकैबारी टी अनि यो चाहिँ एकदमै राम्रो छ अनि यो चाहिँ कर्सियाङ कर्सियाङको अन्डरमा पर्छ है अनि तपाईँलाई थाहै छ कर्सियाङलाई चाहिँ ह्वाइट अर्किड ल्यान्ड अफ ह्वाइट अर्किड भन्छ हो तपाईँ भने तपाईँले सुरुवात चाहिँ तपाईँलाई चाहिँ म तपाईँलाई कर्सियाङको मकैबारी टी एस्टेटदेखिन् सुरुवात गर्दै लानेछु तपाईँ अउनुभयो भने चाहिँ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर तपाईँ कलकत्ताबाट बाई फ्लाइट आउनुभयो भने चाहिँ तपाईँ बाग्डुग्रा एयरपोर्ट तपाईँलाई थाहै छ है अनि बाई ट्रेन आउनुभयो भने चाहिँ एनजेपी है अनि तपाईँ कहाँ बाई फ्लाइट अउनुहुन्छ कि बाई ट्रेन आउनुहुन्छ ए हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर कर्सियाङ टाउनमै आउनुहोस् कर्सियाङ टाउनमै त्यहाँ स्टेसनको त्यहाँनिर म तपाईँलाई भेटेर त्यहाँदेखिन् चाहिँ हामी एउटा गाडी गरेर चाहिँ फेरि मकैबारी गएर मकैबारी फ्याक्ट्रीमा टी मेकिङहरू कसरी हुन्च मो तपाईँलाई देखाउँछु है अनि र अब र टीहरू प्लकिङ कसरी हुन्छ भन्ने कुराहरू म तपाईँलाई सबै त्यहीँनिर देखाउँछु है एकदम लाइभ अनि त त्यस्तो हुन्छ हो अनि म तपाईँलाई एकदम राम्ररी एउटा टी चाहिँ दार्जिलिङको टी चाहिँ किन फेमस छ भन्ने कुरा चाहिँ म तपाईँलाई एकदम त्यहाँनिर चाहिँ अब लाइभ देखाएर चाहिँ म तपाईँलाई अब दार्जिलिङ टीको चाहिँ अब तपाईँलाई गुणहरू बताउनेछु हजुर हजुर हजुर हजुर मकैबारीबाहेक तपाईँको धेरैवटा टीहरू टी एस्टेटहरू छ है यहाँनिर हाम्रो दार्जिलिङ डिस्ट्रिक्टभित्रमा जस्तै एउटा गोपाल धारा टी भयो यो चाहिँ टुरिजमको लागि एकदमै फेमस छ है यहाँनिर चाहिँ अब टुरिस्ट जति पनि भिड हुन्छ कि हामी अब आफ्नो टर्न पाउनु पनि धेरै साह्रो पर्छ अनि सौरेनी टी भयो मन्जु टी भयो सिङ्बली टी भयो टिङ्लिङ भ्यु पोइन्ट्सहरू भयो एकदमै तपाईँलाई एकदमै यो भिजिट चाहिँ तपाईँको लागि एकदमै राम्रो हुन्छ तपाईँ प्लिज आउनुहोस् एक्सप्लोर गर्नुहोस् दार्जिलिङलाई हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ